म भनौँ नै भने त्यस्तो हेल्थ कन्सियस त छुइनँ तर अब धेरै कतिवटा कुराहरू छ जुन चाहिँ चाहिँ म अब खाँदिनँ कतिवटा कुरोहरू म अब कन्सियस भएर नै खान्छु होइन तर अब मैले अघि नै भनिसकेँ जसरी कि म अब एउटा भेज अब सानैदेखिको सानैदेखिको त के अब मेरो परिवारमै सबैजना कसैले पनि अब ननभेज खाँदैन त त्यही अब भेज खाना पालन गर्ने हुँदाखेरि चाहिँ हामी चाहिँ अब धेरै मात्रामा अब घरमा चाहिँ अब दाल भयो अब जुन चाहिँ ग्रिन्सहरू हुन्छ पल्सेस भयो चाना मटर हो तिनीहरू चाहिँ धेरै प्रयोग धेरै मात्रामा हामी खान्छौँ किनभने भनिन्छ त्यो चाहिँ अब प्रोटिनको लागि एकदमै राम्रो हो भनेर होइन अनि अरू चाहिँ अब के खाँदिनँ भन्दाखेरि चाहिँ अब यस्तो फ्र्याङ्कली भनौँ नै भने अब कतिवटा कुरोहरू जुन चाहिँ जङ्क फुडहरू भयो होइन हो त्यो चाहिँ अब मैले धेरै कम्ती मात्रामा अब खान्छु धेरै कम्ती मात्रामा खान्छु भन्दाखेरि पनि कतिपय त अब मलाई पनि मनपर्छ होइन तर अब तेलमा फ्राई गरेर भयो हौ तिनीहरूलाई चाहिँ हौ त्यस्तो खानाहरूलाई चाहिँ म अलिकति अभोइड गर्छु अनि भयो अब कति अब अरू प्रोटिनको लागि खाना खाँदाखेरि चाहिँ म अब पनिर भयो पनिर त धेरै राम्रो भनिन्छ हाम्रो लागि हाम्रो अब भेजिटेरियनको लागि त अब मासुको बराबर है कतै पनि गयो ए बहिनी त भेजिटेरियन रहेछ तिमीलाई त पनिर बनाइदिनु पऱ्यो है भनेर भन्छ तर अब त्यो पनि धेरै राम्रै हो होइन हाम्रो बडीको लागि अनि हामी पनि त्यही खान्छ घरमा पनि अन्त अर्को त भयो दही त्यो पनि अब प्रोटिनको लागि पनि भयो अनि अब कतिवटा मेरो चाहिँ म चाहिँ होइन तर मेरो बोजुले चाहिँ अब उनले चाहिँ सप्लिमेन्ट लिनुहुन्छ सप्लिमेन्टमा चाहिँ क्याल्सियम को अब ट्याब्लेट चाहिँ खानुहुन्छ किनभने उहाँ त अब अलिकति बुढी हुनुहुन्छ अनि अब मेरो आफ्नै कुरा गर्दाखेरि म चाहिँ त्यस्तो सप्लिमेन्ट लिदिनँ अनि मलाई लाग्छ त्यस्तो सप्लिमेन्ट लिन राम्रो पनि होइन किनभने कति टाइमसम्म एक टाइमसम्म त हाम्रो बडी यत्तिको क्यापेबल हुन्छ कि उनीहरूले आफै यो खानाहरू कतिवटा खानाहरूबाट एक्स्ट्र्याक्ट गर्नुसक्छ तर अब एक टाइम एउटा अब एजदेखि पार भएपछि त आफ्नो बडीले त्यस्तो खालके खानाहरूबाट प्रोटिन अब भयो जुनै पनि अब आफूलाई चाहिने न्युट्रिसनहरू भयो हौ त्यसलाई चाहिँ कम अब कम्ती मात्रामा एक्स्ट्र्याक्ट गर्नुथाल्छ त्यही कारण त लिनैपर्छ तर अब अहिले फिलहालको लागि चाहिँ म चाहिँ त्यसको एकदमै मनाही गर्छु आफैले आफैलाई अनि मैले त त्यसै भनिहालेँ है जङ्क फुडको बारेमा त अन्त त्यति नै